जस्तो कि अब हामी पशुपालनको बारेमा चाहिँ साह्रै त्यस्तो जानकारी छैन किनभनेदेखि हामी त्यस्तो बिना पशुहरू पालेको त छैनौँ हो अलिअलि एउटा दुईवटा बाख्राहरू पालेको कुखुराहरू पालेको मात्रै हो गाईबस्तुहरू चाहिँ हामी त्यति साह्रो पाल्दैनौँ किनभने हामीलाई घाँसको समस्या एकदमै बेसी छ यो ठाउँमा हो त्यही कारण चाहिँ हामी गाईबस्तु चाहिँ त्यत्ति साह्रो पाल्दैनौँ र अरू जनावरहरू पनि हाम्रो बस्तीमा अब त्यही गाईगोरुहरू बाहेक अरू चाहिँ केही जनावरहरू हामी पाल्दैनौँ कुखुरा बाख्रा यस्तोहरू पाल्छौँ र धेरै गाईबस्तुहरू पाल्नेहरूलाई मात्रै यस्तो गाईबस्तुहरूको विषय लिएर जानकारी हुन्छ